जब मैले आफ्ना घर होइन आफ्नो आफ्नो कोठा वरिपरि यसरी फुलबारी विरुवा बगैँचाहरू लगाउँदाखेरि मेरा साथी भाइ छर छिमेकीले पनि म पनि लगाउँछु भन्ने यस्ता कुराहरू गर्दाखेरि मैले पनि उनीलाई सुरु सुरुमा आफ्ना बोट विरुवाहरू दिएर सहयोग गरेको थिएँ र त्यो गर्दाखेरि मलाई धेरै खुसी अनुभव भएको थियो किनभने हामीले राम्रो राम्रो संस्कार संस्कृतिहरू चाहिँ आदान प्रदान गरेको एकदम राम्रो हो र मैले उनीहरूलाई यो बोट विरुवा कहाँबाट आएको हो र यो कस्तो हो र यसलाई कस्तो प्रकारले राख्नु पर्छ भन्ने यस्तो सर सल्लाहहरू दिएको थिएँ र यसलाई कस्तो प्रकारको पानीहरू मतलब कसरी राख्नु पर्छ हावा पानी कस्तो हुनु पर्छ जस्तो कि एउटा सकुलेन्ट जुन प्लान्ट छ त्यसलाई पानीहरू ज्यादा दिनु पर्दैन र यो पानी नहुने जगामा पनि यसले राम्रोसँगले यसले यसको आयु धेरै लामो हुन्छ र जुन धुप्पीहरू जस्ता रुखहरू चाहिँ अब गरम ठाउँमा चाहिँ ज्यादा त्यसको अस्तित्व बेसी नरहेर चाहिँ त्यो चाहिँ जाडो ठाउँमा नै हुँदछ र त्यसरी त्यस्तै कुराहरू चाहिँ मैले उनीहरूलाई सर सल्लाह दिएको छु दिएको थिएँ